हेलो यो ऊ यो बोल्नु भएको हो एचपिको एचपिमा फोन गरेको थिएँ मैले मैले तपाइँहरूकोबाट फ्यु मन्थ्स अगो चाहिँ एउटा ऊ यो तपाईँहरूको प्रिन्टर किनेको थिएँ ट्वेन्टी थ्री हन्ड्रेड सिरिसको अन्त त्यो प्रिन्टर चाहिँ मलाई चाहिँ मैले चाहिँ सिलिगुडीबाटै पानी ट्याङ्की मोडबाट ल्यापटप बजारबाट किनेको थिएँ ए ल्यापटप पनि किनेको थिएँ त्यति बेला अन्तखेरि त्यति बेलै राम्रो हुन्छ भनेर राम्रो हुन्छ अन्त रेकमेन्ड गर्नु भयो तपाईँहरूकै इम्प्लोइले अन्त मैले किनेको थिएँ अन्त प्रिन्टर अन्त त्यस पछि त्यो चाहिँ अब मलाई त्यति बेला चाहिँ फर्स्ट टाइम थियो मेरो प्रिन्टर किनेको मलाई केही एक्सपिरियन्स थिएनँ प्रिन्टर कस्तो खाले किन्नु पर्छ के किन्नु पर्छ अन्त मैले राम्रो खाले दिनु भन्दाखेरि चाहिँ स्टुडेन्टलाई त्यो दिनु भएको थियो अन्त त्यस पछि चाहिँ अन्त आएर मैले च चलाए त्यति बेला चाहिँ अलरेडी इन्क थियो मलाई चाहिँ कुन्नि कस्तो खाले इन्क त्यो चाहिँ मेरो इन्क जान्छ त्यस्तोहरू पनि पूरा राम्रो हुन्छ भनेर बेच्नु भएको थियो मलाई चाहिँ अन्त मैले आएर त्यो जेरोक्सहरू गरे त्यस पछि चाहिँ जब इन्क सक्यो त्यस पछि चाहिँ इन्क लगाउनु पर्दाोरहेछ त्यति बेला मैले तपाईँहरूको इम्प्लोइलाई इन्क सक्यो अर्डर गरिदिनु भन्दा गरिदिनु भएन त्यस पछि मैले अनलाइनबाट इन्क मगाए इन्क पनि जाँदैन त्यो चाहिँ कार्टरिज जाँदोरहेछ अन्त त्यो मगाएर युज गरेँं तर त्यो चाहिँ युज गरेर मैले फ्यु मन्थ्स् मेरो एक्जाम टाइममा फ्यु मन्थ्स् होइन फ्यु विक्सको लागि चाहिँ त्यो न नचलाईकन राखेको थिएँ त्यस पछि त्यो कार्टरिजको डल्लै इन्कै सुकेछ त्यो इन्क सुकेको हुनाले गर्दाखेरि राम्ररी प्रिन्टै भएन राम्ररी प्रिन्टै भएन त्यस पछि मैले बनाउनु लगे अन्त बनाउनु जाँदाखेरि पनि ऊ यो प्रिन्टरै राम्रो खाले नै हैन यस्तो खाले प्रिन्टर नकिन्नु भनेर भन्नु भयो त्यहाँनिर बनाइदिने दोकानकोले किनभने प्रिन्ट पनि राम्रै हुन्थेन कलर प्रिन्ट त झन् राम्रै हुन्थेन यल्लोको खालि त्यो पनि बिचमा रेगा रेगा रेगा रेगा त्यस्तोहरू आएको आएकै हुन्थ्यो त्यस पछि मेरो पूरा त्यो चाहिँ वेस्ट अब् मनी जस्तै नै भयो अन्त त्यो कबाडीमै गयो भन्ला जस्तै खाले भयो त्यो चैँ एकदमै वेस्ट भयो त्यो चाहिँ म चाहिँ रेकमेन्ड गर्दिनँं त्यो प्रडक्ट चाहिँ कसैलाई पनि अन्त त्यो चाहिँ मैले फोर थाउजन्ड सम्थिङको थियो फोर थाउजन्ड नाइन हन्ड्रेड नाइन्टी नाइनको थियो त्यो प्रडक्ट मैले किन्दाखेरि चाहिँ मलाई थ्री थाउजन्ड एट हन्ड्रेड एट हन्ड्रेड परेको थियो एलोङ विथ जिएसटी त्यो गर्दाखेरि चाहिँ मलाई प्राइस पनि महँगो लिएको थिएछ त्यो बेला त्यो प्रिन्टरको अन्तखेरि मलाई राम्ररी फल्स रिभ्यु दिएर चाहिँ मलाई सेल गरेको थिएछ त्यो प्रडक्ट चाहँ किनभने जस्तो त्यो भनेको थियो मैले जे चाहेर त्यो किनेको थिएँ त्यो चाहिँ भएन त्यो प्रिन्टरबाट चाहिँ त्यही कारण चाहिँ एकदमै मेरो चाहिँ अब यो प्रिन्टरसँग चाहिँ एकदमै नेगेटिभ एक्सपिरियन्स भयो